हेलो भुवन भाइ हो ए अँ म यहाँ तलबाट तुलसी भाउजू बोलेको भाइ एउटा काम थियो कि गाडी खाली छ भोलि ए अँ खाली छ भनेदेखि चाहिँ नि आइदिनु नि त ल हामी चारधाम घुम्नु जानु भनेको कि नाम्ची चारजना बेसी त छैन तिम्रो गाडीमा अँट्छ नि त होइन आरामले ल ल ल त्यसो भएदेखि भोलि बिहान अलिकति छिटो गरेर आऊ न त ल टाढो हो होइन टाइममा पुगेर टाइममा आउनुपऱ्यो कति बजी आउनु सक्छौ तिमी ए अँ एड्रेस पनि बिर्सेको ल त्यसो भएदेखि नि बागधारादेखि यता यता आउनु कि अलिकति तेर्सो तेर्सो आएर चाहिँ कुमुदिनी स्कुलबाट ओह्रालो झरेर फतफते गोलाईमा आऊ न ल

बाबालाई पनि लिएर जाने कि अन्त यसो अलिकति घुमाएर हो लिएर आउँ भनेर नि भाडा चाहिँ कति लिँदैछ हो भाइ चारधामको आमामामा त्यत्रो लिँदैछ अहिले किन बाटो खराब छ भनेर त्यस्तो हुन्छ कि क्या हो के भएको अलिकति मिलाइदेऊ है म त जहाँ जाँदा पनि तिम्रै गाडी लिएर जान्छु त अँ अलिक मिलाइदेऊ न खाजासाजा म खुवाउँछु नि बाटोमा अब जाँदा चाहिँ हुँदैन हो आउँदा चाहिँ खाजा खाना खाएर आउनुपर्छ नि ल ल ल भोलि आठ बजी चाहिँ एकदम टाइममा आइपुग ल